कालिम्पोङ बजारमा तपाईँहरूले पनि हाट बजारमा एकदमै दामी खालको छुरीहरू पाउँँनु हुँदोरहेछ र तपाईँहरूले पनि यताउता गरेर त्यहाँनिर छुरीहरू किन्यो भने एकदमै दामी बेढहरू पनि दामी दामी पाउँदो रहेछ अनि तपाईँहरूले पनि किन्नु भयो भने किन्नुहोस् त्यो कालिम्पोङ बजारमा आएर किन्नुहोस् ल अनि त्यहाँनिर कस्तो दामी दामी पाउँदो रहेछ अनि मैले पनि किनेर कस्तो लाग्ने र धारिलो रहेछ तर कति मन पऱ्यो अति राम्रो मजाको अनि तपाईँहरूले पनि त्यहाँनिर आएर कालिम्पोङमा छुरीहरू किन्नु सक्नुहुनेछ